हजुर अहिले चाहिँ एलपिजीको कनेक्सन छ पहिला चाहिँ यस्तो थिएन पहिला चाहिँ बस्ती घरमा हामीले दाउराहरू टिप्नु हानु पर्थ्यो दाउराले नै घ खाना बनाउथ्यौँ किचन पनि मैला हुन्थ्यो त्यही कारणले डेली लिप्नु पर्थ्यो बिहानै दाउरा लिनु जानु पर्थ्यो जङ्गलमा कोही बेला आधी रातिमै रातिमै जान्थ्यौँ अन्त त्यो काड्दा पनि पुरा साह्रो पर्थ्यो जलाउँदाखेरि आँखाभरि त्यो धुँवाले आँसुहरू आउँथ्यो तर अहिले एलपिजी भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई धेरै सुविस्ता छ अन्त यसमा हामीलाई त्यो ग्यासहरू पनि धुँवाहरू पनि आउँदैन अब यो एलपिजीले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ किचन पनि सफा हुन्छ हामीलाई चाहिँ एकदमै यसले राम्रो गरेको छ